म कलाकारहरूको प्रदर्शनमा त गएको छुइनँ अन्त खासमा मलाई चाहिँ कला चाहिँ एकदमै मन पर्छ मलाई पेन्टिङ गर्नु चाहिँ साह्रै मन पर्छ ड्रयिङ गर्नु साह्रै मन पर्छ तर मेरो म त्यस्तो क्लासहरू पनि गएको थिइनँ जाँदिनँ अन्त मैले कतिवटा कुराहरू चाहिँ कतिवटा ड्रयिङहरू चाहिँ मैले इन्टरनेटबाटै खोजेर गर्ने गर्छु अन्त मेरो फ्यामिलीहरूकोबाट सिक्छु आदि ड्रयिङहरू फ्यामिलीहरूले सिकाउनु हुन्छ अन्त मलाई चाहिँ ड्रयिङ गर्नु एक अति नै मन पर्छ म कतिवटा ड्रयिङहरू गर्छु अन्त मलाई कलाकारहरूसँग भेट्नु पनि एकदमै मन छ अन्त तिनीहरूबाट कतिवटा एडभाइजहरू लिन पनि मन छ अन्त मलाई कला मलाई ड्रयिङ पेन्टिङहरू कति अब युट्युबहरूबाट सिकाउँछ म त्यहीँबाट सिक्ने पनि गर्छु